हेलो ए हजुर म कालिम्पोङ बजारबाट बोल्दैछु कि ए तपाईँ टुर गाइड हुनुहुन्छ भनेर चाहिँ तपाईँको नम्बर मैले कतैबाट पाएँ अनि त्यही त्यही त अहिले समर भ्याकेसन सबै छुट्टी चलिरहेछ हो अन्त अलिक बस्ती बस्ती एरियातिर अलिक घुम्ने लाइकको ट्रेकिङहरू गर्दै जाने भन्ने अब प्लानिङ हुँदैछ साथीभाइहरूसित कि अन्त तपाईँहरूकोतिर यसो त्यो ट्रेकिङहरू गर्ने फोटोसोटो साइट सिनहरू गर्ने ठाउँहरू छ कि कता कता छ भनेर सोधिखोजी गर्नुलाई तपाँईलाई फोन गरेको नि हजुर हजुर त्ययही सुनिरहेको भएर नि हजुर हजुर ए अच्छा अच्छा हजुर हजुर अच्छा अच्छा अँ हामी चाहिँ अलिक त्यो खेतहरू हुन्छ नि बस्तीतिर हौ त्यस्तो घुम्ने अन्त अलिक खोलाहरू घुम्ने खोलाको बगरहरू घुम्ने भन्ने प्लान छ हजुर हजुर हजुर हजुर ए अच्छा हजुर हजुर अच्छा ए हामी चाहिँ त्यो क्याम्प हाल्दै बस्ने त्यो प्लान छ कि त्यता त्यस्तो व्यवस्था हुन्छ कि तपाईँहरूकै पट्टिबाट कस के कस्तो हुन्छ खर्चहरू एक रातको ए त्यसमा खानुहरू फुडिङहरू ए अच्छा अच्छा ए ए हामी होइन हामी नै नेपाली हो अब त्यही हो नेपाली स्टाइलकै मनपराउने तर अलिक नन भेजहरू पायो भने राम्रो हुन्थ्यो बस्तीको लोकल माछाहरू हुन्छ नि हजुर ए ए अच्छा अच्छा हुन्छ हामी तिन दिन जस्तोलाई चाहिँ प्लानिङ गर्दैछौँ अन्त त्यो क्याम्पको लागि चाहिँ अब म साथीभाइहरूसित सल्लाह गरेर तपाईँलाई फेरि कल गर्दैछु नि ल हजुर हुन्छ